हेलो हजुर भन्नुहोस् हजुर त्यही त तपाईँलाई एउटा कुरो सोध्नु थियो कि

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर भनेपछि तपाईँकोमा अर्ग्यानिक भेजिटेबलहरू पनि एभाइलेबल छ है हजुर हजुर

हजुर त्यही त तपाईँकोमा म तपाईँको दोकान म भोलितिर नै सायद विजिट गर्छु होला कि तपाई हजुर तपाईँको लोकेसन चैँ त्यो गोरुबथान बजार नै हो नि नि

ए हजुर हजुर त्यहाँ गएर भनेपछि त्यहाँ गएर त्यहाँ बजारमा गएर तपाईँको सपको नाम भनेर सोध्यो भने भनिदिन्छ नि है ए हजुर हुन्छ हुन्छ म त्यसो भए भोलि तपाईँलाई कन्टेक गर्छु नि ल हजुर हुन्छ हुन्छ हुन्छ हुन्